मैले चाहिँ अब चाडबाडमा चाहिँ खानेकुराहरू चाहिँ अब के भनेदेखि पहिला चाहिँ अब चियाको चियाहरूसँगको लागि चाहिँ त्यही हो सेलरोटी अनि खाब्जियो अनि चप आलु चप अनि प्याजीहरू त्यस्तोहरू बनाएर दिने गर्छु अनि त्यहाँदेखिको त्योहरू दिइसकेपछि त्यहाँदेखिको खानाको अब स्टार्ट हुन्छ खानामा पनि अब धेरै किसिमको खानाहरू बनाउनुपर्छ चाडबाडमा त अब धेरै मान्छेहरू पाहुनाहरू आउजाउ हुन्छ आफ्नो मान्छेहरू त्यति बेला चाहिँ अब हामी पकाउँछौँ खाने कतिले अब अलग अलग खाने हुन्छ कतिले सुगुरको मासु कतिले चिकन अनि कतिले गोरुको मासुहरू हुन्छ त्यसलाई अब अलग अलग आइटम बनाउनुपर्छ सब्जीहरू पनि बनाउनुपर्छ अनि दाल अनि चटनी त्यसरी बनाउनुपर्छ धेरैजना अब आउजाउ हुन्छ त्यतिबेला चाहिँ अब बनाएर हामी दिनुपर्छ धेरै कुरोहरू बनाउनुपर्छ अब त्यही चाडबाड त हो अरू दिन त हामी जस्तो त्यस्तो त्यस्तै खाइहाल्छौँ तर पनि अब चाडबाडमा चाहिँ अब अलिक राम्रो नै अब हामी आफ्नो मान्छेहरूलाई चाहिँ राम्रो नै बनाएर दिने गर्दछौँ र अब अरूको घरमा पनि त्यही हाम्रोमा पनि त्यही सबैमा अब चाडबाडमा त सबैकोमा राम्रो नै हुन्छ यति नै हो